हेलो भाइ तपाईँ कहाँ हुनुहुन्छ हौ म त यहाँ एयरभ्युमै उभिरहेको छु एयरभ्युको त्यो जुन चाहिँ अँ पुल छ नि पुलकै ठिकै त्यहाँनिर छु साइडमा तपाईँ त अघि आइपुग्यो भन्छ तर मैले देखेकै छैन खै अलिकति मलाई आज अलिक छिटो जानु छ के तपाईँ त ढिलो गर्नुभयो त हो खै यता र उता गर्दै समय जाला जस्तो छ अलि छिटो आइदिनु होस् न हो म त ठिक ठाउँमै छु मैले जहाँबाट फोन गरेर तपाईँलाई बोलाएको थिएँ त्यहीँनिर छु तपाईँ तपाईँ आइपुगे भन्नु त हुन्छ तर मैले तपाईँलाई देखेकै छैन हेर्नुहोस् त म त्यो एयरभ्यु त्यो ट्राफिकको त्यहाँनिर छु ल मलाई राम्रोसँगले हेर्नुहोस् त मैले त्यहाँ सेतो कलरको टिसर्ट ब्ल्याक कलरको पेन्ट लगाएको छु ल म यहीँ नै छु है भाइ